लुगा धुन सर्वप्रथम त म बाल्टीमा पानी थापेर केही समयका लागि फोहर लुगालाई भिजाउँछु र केही समय ती लुगाहरू भिजाइसके पछि एउटा सफा प्लास्टिक ओछ्याएर क्रमसँगले एक एकवटा लुगा धुँदै अर्को बाल्टीमा हाल्छु र सबै कपडा धोइसके पश्चात् पानीले राम्ररी पखालेर लुगालाई उल्टो बनाएर घाममा सुकाउँछु किनकि लुगालाई उल्टो बनाएर सुकाउँदा घामले रङ टिप्ने सम्भावना साथै यदि कपडा झऱ्यो भने पनि फोहर लाग्ने सम्भावना धेरै कम मात्रामा हुन्छ र पानी परेको समयमा लुगालाई ओत लाग्ने ठाउँमा सुकाउँछु लुगा धोइसके पछि जति पनि लुगा धुँदा प्रयोग भएका पानी छन् ती पानीलाई म शौचालय सफा गर्नमा प्रयोग गर्दछु र यसरी चाहिँ म लुगा धुँदा पानी बर्बाद गर्दिनँ भनेर निश्चित गर्न सक्छु